दार्जिलिङ जिल्लामा मुख्य कृषि उत्पादन र खेतीहरू गर्ने चलनहरूमा जस्तै कि चायको खेती सिन्कोनाको खेती इलाइचीको खेती सन्तराको खेती र धानहरू विभिन्न किसिमका खेतीहरू हुन्छन् जस्तै यहाँ पशुहरूमा भयो गाई बाख्रा कुखुराको पोल्ट्री फार्म हाँसहरू भयो विभिन्न चरा चुरुङ्गीहरू अनि सिँचाइ पाहाडबाट जो झर्नाबाट आएको पानीलाई हामीले पाइपकोद्वारा या नालाहरूको द्वाराले हामीले खेतीहरूमा फलफुलहरूमा हामीले लाउने विधि हामीले गरेका छौँ